मेरो सानो परिवार छ जसमा हामी छजना छौँ मेरो दुईजना बोजुहरू अथवा मामहरू अनि मेरो आप्पा आमा अनि मेरो बैनी अनि म गरेर हाम्रो छजनाको यो सानो सुखी परिवार छ है अनि हामी के अरे मेरो साथीहरूमा मेरो साथीहरू थुप्रै छन् तर तीमध्ये उमङ चाहिँ मेरो एकदमै मिल्ने साथी हो अनि हामी महाविद्यालयको मेरो साथीहरू सिनोरा अनि सोलमी हो अनि साथीहरू अनि थुप्रै छन्